मलाई यो हालैको घटना वा समाचारको बारेमा भन्नु पर्दा बताउनु पर्दा चाहिँ यो अहिले जुन चाहिँ प्रजातान्त्रिक पार्टीले जुन चाहिँ दार्जिलिङ कमानको जत्ति पनि जग्गा जमिनहरू छ त्यो सबैको चाहिँ पर्जा पट्टा दिने कुराहरू चलिरहेको छ अहिले हालमा चाहिँ ज जसको जत्ति जत्ति जग्गा जमिनहरू छ त्यो चाहिँ सबै दिने र कागज पत्रहरूसहित प्रुफसहित चाहिँ प्रमाणसहित चाहिँ दिने भएको छ र त्यो कुरा चाहिँ एकदमै राम्रो लागिरहेको छ एकदमै अहिले हालैमा चाहिँ चलिआएको चाहिँ यो प्रमाण पत्र भनौँ न आफ्नो जग्गा जमिनको जस जस्को जत्ति जत्ति छ जग्गा जमिन त्यो चाहिँ सबै दिने भएको छ र त्यसमा चाहिँ म एकदमै रोचक छु र कहिले हुन्छ होला कमानको ठाउँमा आफ्नो जग्गा जमिन हुनु भन्ने कुरो एकदमै राम्रो कुरो हो धेरै राम्रो कुरो हो खुसीको कुरो हो र यो अहिले हालको घटना बारेमा चाहिँ यो कुरामा चाहिँ म धेरै रोचक छु